हेलो अँ सन्चै छु ठिकठाकै छ नि हौ अहिले त तर के गर्ने बहिनी अघि भन्दै थिएँ नि गरम गरमले मर्ने बेला भयो हो त्यही भएर चाहिँ अब उयो भइरहेको छ अन्त तिमी तिमी चाहिँ तिमी चाहिँ सन्चै अँ ए अँ जाऊँ न त हौ बहिनी थाहा छ नि त्यो लामा होटल भन्ने छैन के अरे नाम उसको सरण भन्ने अन्त हो त्यहीँ जाऊँ न त तिमी हामी तिमी हामी मात्रै नभएर यता हाम्रो बहिनीहरूलाई पनि भनौँ त्यही लिएर जाऊँ आखिरी कति चाहिँ नि बेसीमा बेसी कत्ति चाहिँ हो उयो लाग्ला नि खर्च पनि जाऊँ न त मिलेर अँ

ल ल ल ल त्यहाँ पनि जाऊँ अन्त एउटा चाहिँ एउटा यता त्यो लामा होटल भनिहालेँ रेस्टुरेन्ट यता फेरि त्यो राईको छ ए छेत्री भन्ने छेत्री भाइकोमा पनि छ त्यहाँ पनि घुम्नुपर्छ त्यहाँ झन् साह्रो कत्रो बनाएर बहिनी धुपीहरूको गाछहरू पनि क्या मजाले लगाएको छ हो त्यहाँ पनि यस्तो गहिरो खालेहरू के के बनाएको छ त्यहाँ झन् हामी त जानुपर्छ अन्त मेरो छो छोरीलाई पनि लैजाऊँ भनेको त छोरी त सायद सिलगढी जान्छ होला अन्त यता ठुलो घरको भन्नुपर्छ सायद सासु पनि जान्छ कि खाली गाँवै सबै भेला पारेर जाऊँ गाडीको कत्ति के के हुन्छ मिलाऊँ तर अब के गर्ने आखिरी मैले चाहिँ अब बल्ल बल्ल भनेको यो ड्राई पिक्निक गरौँ कि के घरमा दामी दामी आफ्नो आइटमहरूले बनाएर लाँदा पनि हुन्छ अन्त त्यो होइन भने नि के गरौँ त कि सरसल्लाह गर्ने हो कि कहिले भेटेर गरेर कुन दिन हुन्छ बार निकालेर कुन दिन पर्छ छुट्टी सबैको छुट्टी पनि मिलाउनु पर्यो अन्त जानुपर्छ

अँ मैले राम्रै सुनेको थिएँ हौ राम्रै छ अरे भनेर मलाई पनि म पनि एकपल्ट गएको छैन जाऊँ न त गरममा यसो इन्जोय भन्ने कुरो बहिनी गर्नेपर्ने रहेछ हो नि

हुन्छ

त्यही त बहिनी जानुपर्छ नि त्यही त जानुपर्छ बहिनी जानुपर्छ आखिरी के त यस्तो गरममा बेला मौकामा घुम्नु पनि पर्छ यसो जिउ लाई पनि राम्रो हुने घर बसेर परेसान भइसकेको छ गरम यहाँ कहाँ अब के भन्ने हौ नि गरम पनि त्यही त हौ घाम त झन् साह्रो मेरै छतमाथि लागे जस्तै लागिसक्यो गरम के के चर्को गरम त्यही त छक्कै परिसक्यौँ ए कुलर पानी फेरेको फेरेकै कुलरमा चिसो हावा एकदम